हामी दसैँ मान्छौँ चाडबाड मनाउछौँ तिहार मान्छौँ सग्राँती मसान्त सग्राँतीहरू मसान्तहरू अब होली भयो हामी सब चाडबाड मान्छौंँ अब राम नवमीहरू भयो कृष्ण अस्टमी भयो दसैँको अब दुर्गा पूजाहरू हामी सब थोक मान्छौँ हामीसँग साथमा आदिवासीहरू छन् आदिवासीहरू पनि हाम्रो साथमा पूजा आजा गर्छन् अनि बिहारीहरूले पनि छट पूजाहरू गर्छन् हामी पनि जान्छौँ सबजनाको एक महत्त्व गरेर हामीले यस्तो मानिरहेको छौँ चाडबाड हामीले सबै त्यो संस्कृतिहरू छोडेको छैन हामी त मानी नै रहन्छौँ हो